मानिसहरूले डेली बेसिसमा चाहिँ यो प्रविधिक कठिनाइहरू जुन चाहिँ कठिनाइहरू चाहिँ सामना गर्नुपरेको चाहिँ एक त फोनमा नेटवर्क नआउनु हो होइन अरू फोनमा त्यही जग्गामा अरू फोनमा नेटवर्क आइरहेको बेलामा पनि तर उसको फोनमा चाहिँ नेटवर्क आइरहेको हुँदैन त्यस्तो हुन्छ कोही टेक्निकल इसुजहरूले गर्दाखेरि अनि जहिले पनि जब एम्प्लोइमेन्टको लागि एडभर्टिजमेन्ट आएको हुन्छ त्यसको लागि चाहिँ हामीले फर्म भर्दाखेरि फेस गर्नु परेको त्यो टेक्निकल इसुजहरू हुन्छ होइन त्यति हो र उनीहरूलाई चाहिँ त्यो समस्याहरू समाधान गर्न चाहिँ म कसरी उनीहरूलाई सहायता गर्छु भन्दाखेरि चाहिँ कस्टमर केयरलाई फोन गर्नु जसको फोनमा अब नेटवर्क आएको हुँदैन होइन उसले कसै अरूको त्यही कम्पनीको सिम कार्ड युज गरेर तर त्यही कम्पनीको सिम कार्ड युज गरेर अर्को फोनबाट उसले फोन गर्न सक्छ अनि जुन चाहिँ सिम कार्डमा नेटवर्क आइरहेको हुँदैन है त्यो सिम कार्डको डिटेल्सहरू दिएर के के इस्युजिले गर्दाखेरि चाहिँ नेटवर्क आएको छैन त्यो हामीले सोध्न सक्छौँ होइन त्यसरी म हेल्प गर्छु अनि अर्को चाहिँ किन चाहिँ फर्म फिलअप भएको छैन है त्यसरी नै किनभने कस्टमर केयरको नम्बर त हरेक कुरोको दएको हुन्छ नि त अन्त त्यही कस्टमर केयरको नम्बर युज गरेर चाहिँ म उनीहरूलाई सहायता गर्छु